बागवानी सुरु गर्न के कुराले उत्प्रेरित गर्यो फेरि यो क्वेसन पढ्दैछु म बागवानी सुरु गर्न के कुराले उत्प्रेरित गर्यो मैले यो क्वेसन दुईपल्ट पढ्दाखेरि पनि बुझिनँ त्यही कारण मैले यसको उत्तर दिन सक्दिनँ